हेलो हजुर म होटेल म्यानेजर बोल्दैछु तपाईँ कति नम्बरबाट बोल्नु भयो ए भन्नु होस् तपाईँको के सेवा गर्न सक्छु ए हजुर गाडी हुन्छ मेरो होटेलबाटै हुन्छ तपाईँले सुर्ता गर्नु पर्दैन र त्यसमा चाहिँ अब तपाईँलाई मैले दुइवटा होटे दुइवटा उयो दिँदैछु एउटा छ हिमालयन माउन्टेनरिङ इन्स्टिच्युट छ अर्को छ दार्जिलिङ टोय ट्रेन छ तपाईँ कहाँ जानु घुम्न सक्नु हुन्छ म्युजियम हजुर ए तपाईँ म्युजियममा घुम्न जानु भयो भने चाहिँ त्यसमा चाहिँ अब तपाईँले त्यो हिमालयन माउन्टेन इन्स्टिच्युटमा चाहिँ तपाईँ जू पनि घुम्नु सक्नु हुन्छ त्यसमा राम्रो राम्रो त्यो म्युजियमहरू छ त्यसमा चाहिँ तेन्जिङ नर्गेको एउटा उयो पनि छ त्यहाँ पनि घुम्नु सक्नु हुन्छ तपाईँलाई यहाँबाट चाहिँ त्यति टाढो पर्दैन तपाईँ खुबै खुब तपाईँलाई आधा घण्टा लाग्छ आधा घण्टा लाग्छ त्यति टाढो छैन एकदमै राम्रो छ एकदमै राम्रो छ त्यहाँ तपाईँ घुम्न जानु भयो भने चाहिँ एकदमै राम्रो छ त्यहाँनेर तपाईँ घुम्न जानुको लागि घुम्ने गाडी मेरोबाटै हाम्रो होटेलबाट नै हामी बन्दोबस्त गरिदिन्छु तपाईँलाई गाइड चाहिन्छ भने पनि तपाईँलाई गाइड पनि दिन्छौँ तर गाइडको लागि चाहिँ अलिकति तपाईँले एक्सट्रा पे गर्नु पर्छ हजुर हजुर हुन्छ तपाईँ फेरि दार्जिलिङ टोय ट्रेन पनि घुम्नु सक्नु हुन्छ दार्जिलिङ टोय ट्रेन पनि घुम्न सक्नु भयो भने चाहिँ त्यहाँनेर पनि एकदमै राम्रो हाम्रो दार्जिलिङको प्रसिद्ध टोय ट्रेनहरू छ हुन्छ तपाईँलाई तपाईँले भन्नु होस् न ल म तपाईँलाई उयो दिन्छु ल तपाईँलाई थ्याङ्क यु